अर्को चिज मैले जुन एउटा अनलाइनबाट मैले मगाएको थिएँ नि जुन एउटा भाइलाई जुन पहिलाको भाइलाई मगाएको थिएँ त्यो भाइ चाहिँ बिसन्चो एउटा बिमार हुनाले गर्दा ज्वरो आएर त्यो भाइलाई चाहिँ शरीर बिसन्चो हुनाले गर्दाखेरि चाहिँ मैले अर्को भाइलाई चाहिँ एउटा जुन मैले एउटा उसको के अरे इलेक्ट्रिसियन नै मैले मगाएको थिएँ मैले पानी तताउने पाँच जोर मगाएको थिएँ तर त्यो भाइले चाहिँ मलाई टाइममा त ल्याइदियो तर मलाई कुनै कुरो एउटा मन पर्दो भन्ने चाहिँ मलाई लागेन कुनै मलाई भाइले मलाई ठिक टाइममा ल्याइदिएर नि मलाई चाहिँ कुनै त्यो चिजबाट चाहिँ म एकदम सन्तुष्टि भने चाहिँ छुइनँ र यो चिज चाहिँ मैले भाइलाई भेटेर फेरि मैले फेरि यो चिज फर्काउनु सक्छु भनेर चाहिँ म भाइलाई एउटा निवेदन गर्छु भनेर चाहिँ भाइसित नम्र निवेदन गर्दै मलाई गर्दछु धन्यवाद